अब भारतको फेसनको बारेमा चाहिँ मलाई के लागेको छ भने अब कतिपय जग्गाहरूमा चाहिँ पहिलाकै रीति रिवाजहरू चलिरहेको छ पहिलाकै भइरहेको छ होइन अब अहिलेको अब जेनेरेसनहरूले हेर्दा चाहिँ कति युट्युब अब जस्तै टेलिभीजनहरूबाट हेरेर अहिलेको नानीहरूले चाहिँ पुरै अब उनीहरूले चाहिँ अब के हो त अब अहिले मात्रै गर्नु फिल्महरूबाट हेरेर अहिलेकै मात्रै उयो गर्नु भनेर अब ड्रेसअपहरू गर्नु फेरि उनीहरूको साथी सङ्गीहरूले पनि अब त्यस्तै ड्रेसअपहरू गर्छ तर पनि अब त्यस्तै ड्रेसअपहरू गरेन भने हाम्रो नानीहरूलाई अब कोदे भन्छ के भन्छ अब अहिले हामी त हुनु त हामी त त्यसरी गर्दैनौँ गर्नु त हामी त किनभने विवाहित हो एउटा हामी त पहिलाको संस्कृतिहरू जस्तै पूजामा जाँदा बिहामा जाँदा हामी त साडीहरू लगाउँछौँ कुर्ता लगाउँछौँ पहिलाकै त्योहरू गर्छौँ अन्त हाम्रो कल्चरहरूमा डान्सहरू भयो त्यस्तोहरू भयो भने हामी नानीहरूलाई पनि हामीले सिकाएको छौँ यस्तोहरू गर्नु भनेर तर अब अहिलेको नानी जेनेरेसनहरूले चाहिँ पहिलाकोहरूले चाहिँ बुझ्दैन त्यो चाहिँ हामी नानी आमाहरूले नै बुझाउनु पर्छ कत्ति कुराहरू अब अहिले जेनेरेसनहरूमा चाहिँ अन्त्यतहीभएर चाहिँ परिवर्तन चाहिँ धेरै आएको छ पहिलाको र अहिले भनेर चाहिँ त्यो मतलब युट्युबहरू हेरेर टिभी हेरेर त्यसरी नै नानीहरूले परिवर्तन ल्याएको छ अहिलेकोमा चाहिँ अब हामीले त संस्कृतिहरू त जोगाउनु नै पर्छ पर्नु चाहिँ कि तर अब अहिलेको नानीहरूले चाहिँ त्यो चाहिँ बुझ्दैन हामीले चाहिँ अब हामीले त जस्तै अब बिहामा भयो कता कतातिर चाहिँ हामीले हाम्रो संस्कृतिहरू लगा संस्कृति त्यो ड्रेसअपहरू लगाएर नै हिँड्छौँ हामी चाहिँ म चाहिँ त्यही भन्नु चाहन्छु अब कतिपय जग्गाहरूमा त अहिले पनि छ हाम्रो पहिलाकै जस्तो जस्तै दार्जिलिङ कालिम्पोङतिर पहिलाको हाम्रो ड्रेसहरू पाउँछ हाम्रो लुगाहरू सबै पाउँछ त्यस्तै यही भन्न चाहन्छु अब